विशेष गाउँ क्षेत्रमा जति पनि म्याचहरू राखिन्छ यहाँ प्रायः जस्तो गाउँ सबै यो हाम्रो थुप्रै गाउँहरू छ यसमा हाम्रोमा म्याच हुन्छ बा म्याच हुँदा हुँदै पनि घाइते कहीँ केही भयो उसको केही घुँडा काटेको छ ना चोट परेको छ भने हाम्रो हामी त कमानवासी हो कमानमा हाम्रो एउटा डिस्पेन्सरी छ डिस्पेन्सरीबाट हाम्रो एउटा कम्पाउर कम्पाउन्डर एउटा बसेको हुन्छ उहाँले फर्स्ट एड बक्स ल्याएर हामी राखेको हुन्छौँ त्यही आधारमा उसको त्यो जति पनि चोटपटक लागेको छ भने हामीले त्यसमा उपचार ग गर्छौँ